मैले चाहिँ एउटा मिसो भन्ने एपबाट चाहिँ एउटा कुर्ता मगाएको थिएँ होइन अन्त त्यो कुर्ताको दाम चाहिँ थियो सात सय अन्तखेरि मैले सोचेँ अब अर्डिनेरी कुर्ता हुुन्छ होइन अर्डिनेरी त हो भनेर सात सय रुपियाँमा मैले एउटा सेट कुर्ता किनेको थिएँ प्योर कटन थियो होइन अन्त चुन्नीहरू अब फोटोमा हेर्दा त राम्रो देखेको थियो तर अब आउँदाखेरि कस्तो आउँछ थाहा थिएन अन्तखेरि फर्स्ट मेरो अर्डर आउँदाखेरि चाहिँ अब मेरोमा त्यस्तो एक्स्पेक्टेसन पनि थिएन अब राम्रो हुन्छ होला भनेर होइन तर अब मैले खोलेर हेर्दाखेरि चाहिँ मलाई अब राम्रो फिल भयो हुन्छ नि अब प्याकिङहरू पनि राम्रो थियो होइन अन्तखेरि त्यो कुर्ता पनि मज्जाको सफ्ट होइन अब कटनको शीतल हुने लाउँदाखेरि पनि अनि सबै कुरो अब फिटिङ खालको आएको थियो होइन बेसी टाइट पनि थिएन बेसी अब लुज पनि थिएन अन्त त्यो प्लाजो सेटमा मगाएको थिएँ मैले अन्तखेरि राम्रो खुल्ला होइन कम्फोर्टेबल आएको थियो अन्तखेरि चाहिँ के पो भन्छ अब मैले त अब सोचेँ अब धुँदाखेरि चाहिँ अब यसले चाहिँ अब बेहुरा देखाउने रहेछ भनेर होइन तर अब धुँदाखेरि पनि त्यति साह्रो कलरहरू पनि गएन हो अन्त राम्रो लाग्यो मलाई त्यो उयो चाहिँ कुर्ताको प्रोडक्ट चाहिँ होइन मटेरियलहरू राम्रो हुन्छ नि अब सफ्ट खालको लाउँदाखेरि पनि अब मज्जाको लाग्ने त्यस्तो आएको थियो हौ